हेलो म बाग्राकोटबाट बोलेको समीर खड्का हँ मेरो साथीहरू आउँदैछ हँ रेस्टुरेन्टमा ओद्लाबाडी लामा होटलमा त्यहाँनिर तपाईँहरूको फ्रेन्च फ्राइज मोमो दुई प्लेट चाउमिन दुई प्लेट र दुईवटा कोकोकोला तपाईँहरूले रेडी गरेर राखिदिनु होस् मेरो साथीहरू आउँदैछ खानको लागि हँ अन्त अर्डरको लागि हँ म ओद्लाबाडीमा छु अहिले